र यो जुन मैले कलर दोकानबाट कलर लिएको थिएँ र यसलाई घरमा लाउनु पनि सारै सुविधा सलल बग्ने अनि अलिक टिकाउ पनि रहेछ घामले पनि त्यसको कलर रङलाई नटिप्ने खालको अनि सस्तो पनि राम्रो पनि अनि घरलाई पनि साह्रै सुहाएको छ र खुसी लागेको छ